हाम्रो क्षेत्रमा मुहानहरू छ र त्यहाँ आफैँ नै पानी उम्रिने गर्दछ त्यहाँ धाराहरू छ र त्यसलाई हामीले एकदम सफा गरेर राख्दछौँ किनकि त्यहाँ देवी थान हरू पनि छ र त्यहाँ हामी एकदम पिसाबहरू नगर्ने नथुक्ने त्यसरी गर्ने गरेको छौँ र पर्यटकहरूलाई पनि हामी आउनु त दिन्छ तर त्यहाँ मैला गर्नु भएन खाएको केही फोहोरहरू फ्याँक्नु भएन थुक्नु भएन पिसाब गर्नु भएन र एकदम यो चोखो नितो भएर चाहिँ त्यहाँ गएर हामी त्यहाँ जान सक्छौँ तर एकदम सफा गर्नु पर्यो त्यसरी नै हामीले चाहिँ यसको सन्चालन गरेको छ एकदम सफा हिसाबले भनौँ न र त्यहाँको पानी एकदम शुद्ध हुन्छ र त्यसलाई पिउनु पनि सकिन्छ अनि एकदम त्यो पानी चिसो अनि शुद्ध पानी हो र माछाहरू पनि त्यहाँ मार्नु पाउँदैन र कुनै पनि खडेरी वा बाढीको खडेरीको त मैले कुनै पनि अनुभव गरेको छुइनँ किनकि जहाँ म बस्छु त्यहाँ एकदम बेसी पानी त पर्छ तर पानी पर्छ तर त्यस्तो बाढी आउने हिसाबले पानी पर्दैन जल थल हुन्छ तर त्यस्तो बाढी चाहिँ यहाँ हाम्रोतिर कहिले पनि हुँदैन र खोलाहरू चाहिँ बढ्दछन् नालाहरू बढेर ठुल्ठुलो हुन्छ तर त्यसरी ठुलो बाढीहरू चाहिँ कहिले पनि आएको छैन र बाढीको पनि मैले कहिले अनुभव गरेको छुइनँ